हाम्रो दार्जिलिङमा थुप्रै कलेजहरू छ जस्तै अब गभर्मेन्ट कलेज भयो सेन्ट जोसेफ कलेज अनि घुम घुम डिग्री कलेजहरू पनि छ अनि साथसाथै अब पोलिटिकमा अब जानु भन्यो भने खरसाङमा छ होइन अन्त त्यस्तै प्रकारले थुप्रै कलेजहरू त छ शिक्षाहरू अब कोचिङ सेन्टरहरू पनि धेरै नै छ अब नानीहरूले शिक्षा त पाइनै रहेको छ यहाँबाट राम्रै शिक्षाहरू पाइरहेको छ अनि सबै सबै कुरोको नै सुविस्ता छ र स्कुलमा भनौँ भने पनि जस्तै स्कुल सेन्ट रोबोट्स भयो एकदमै राम्रो छ गभर्मेन्ट स्कुलहरू भनौँ भने पनि सेन्ट रोबोट्स भयो सेन्ट ट्रिजा भयो होइन बोर्डिङहरू भयो टर्नबुलहरू भयो है अनि धे धे धेरै थुप्रै थुप्रै स्कुलहरू जस्तै प्राइभेट स्कुलहरूमा भने लरेटो लरेटो स्कुलहरू भयो है एजी स्कुलहरू भयो धेरै राम्रो स्कुलहरू छ अनि नानीहरूले गुणस्तरीय शिक्षाहरू त पाइनै रहेको छ

पाइनै रहेको छ साथसाथै बिटी कलेज है बिटी कलेजहरू पनि छ अनि अरू बिएडहरू कलेजहरू पनि छ यहाँनिर है सबै कुराहरूको त छ शिक्षाहरूको त विषयमा कुनै किसिमको कमी त छैन छैन र पाउने नानीहरूले पाउनुपर्ने जुन चाहिँ शिक्षाहरू छ त्यो त सम्पूर्ण नै हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा पाउन सकिन्छ यहाँको सरकारी विश्वविद्यालयहरूमा विद्यालयहरूमा भन्नुपर्दाखेरि चाहिँ पहिलाको जस्तो राम्रो विद्यालयहरू थियो गभर्मेन्टमा अहिले त्यति साह्रो राम्रो भएको जस्तो चाहिँ मलाई लाग्दैन किनकि यहाँनिर अहिले शिक्षक शिक्षिकाहरूको धेरै कमी छ र एपोइन्टहरू दिँदैन छ भ्याकेसीहरू हुन्छ तर यहाँनिर एपोइन्टहरू दिँदैन र राम्रो शिक्षक शिक्षिकाहरूलाई ल्याउनसकेको छैन गभर्मेन्टले त्यस कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ हाम्रो दार्जिलिङमा शिक्षा चाहिँ धेरै शि शिक्षाको जुन चाहिँ गुणस्तरीय शिक्षाहरू चाहिँ बिस्तारै बिस्तारै ह घट्दै गएको जस्तो मलाई लाग्छ